यहाँ चाहिँ हाम्रो शिक्षक शिक्षकहरू त्यही राम्रै छ टि टिचरहरू पनि ट्रेनिङ लिएर आउनु भएको छ एकदम राम्रो छ केही प्रोब्लम छैन त्यस्तो सबै कुरो राम्रो नै छ नानीहरू पनि एकदम राम्रो छ हाम्रो यहाँ अन्तखेरि यिनीहरूको पढाइहरू सबै कुरोमै राम्रो भएरै आएको छ अन्त मातृभाषा चाहिँ अब नेपाली हाम्रो यहाँ नेपाली हुन्छ म्याथ्स हुन्छ हिसाब हुन्छ भूगोल हुन्छ इङ्ग्लिस हुन्छ सबै कुरा नै छ प्रायः नै छ उस ऊ यसमा चाहिँ सेलेबसमा त सबै कुरो नै हुन्छ अन्त अरू सबै कुरो ठिकै नै छ नेपाली टिचरहरू पनि हाम्रो यहाँको टिचरहरू पनि एकदम राम्रो हुनु हुन्छ उहाँहरू पनि पुरै ट्रेनिङ गरेर आउनु भएको छ नानीहरूले पनि अब त्यही नजानेको नानीलाई पनि सिकाउनु हुन्छ अझ त्यो उनीहरूलाई इन्करेज गर्नु हुन्छ राम्रो गर्नु हुन्छ तिनीहरूले केही प्रोब्लम छैन यहाँ